मेरो हिसाबले भन्दा चाहिँ शारीरिक व्यायामहरू र योग भनेको अलिकति फरक हो हुनु चाहिँ काम एउटा नै हो अब हाम्रो जिउलाई स्वास्थ्य राख्नु काम त एउटा नै हो बिमारीहरूबाट अलिकति छुटकारा दिनु तर शारीरिक व्यायाम भनेको चाहिँ अलिकति अब यसो हात खुट्टाहरू तन्काउने कुद्ने अलिकति त्यो जे भनिन्छ त्यो पुसअपहरू जे भनिन्छ त्यस्तो त्यो कसरतहरू गर्ने अब व्यायाम भनेको चाहिँ अलिकति जिउलाई अलिक तन्काएर हात खुट्टाहरू तन्काएर मजाले यसो जिउको डल्लै पुर्जाहरू अब था थाक थाक्ने गरी गर्ने हो तर अब योग भन्दाखेरि चाहिँ योग चाहिँ योगमा चाहिँ आसनहरू हुन्छन् अब आसन आसनको हिसाबले गर्ने हो योगमा चाहिँ ज्यादातर बसेर उभिएर त्यसरी नै हुन्छ योगमा साह्रै डल्लै शरीरको प्रयोग पनि पुरा पाराले हुँदैन शरीरको प्रयोग हुन्छ किनकि उभिँदा खुट्टाहरूले त्यो शरीरलाई एउटा एउटा ढाँचमा राखेर एउटा ब्यालेन्स गरेर राख्नु पऱ्यो तर अब त्यो छोडेर योगमा चाहिँ अब त्यस्तो जिउ डल्लै तन्काउने कि त जिउलाई डल्लै एकदम पुरा अब भार पर्ने गरी कसरत गर्ने चाहिँ गरिँदैन व्यायाममा चाहिँ अलिकति भार पर्छ जिउलाई कसरत गर्दाखेरि अलिक ज्यादा थाक्ने गरिन्छ व्यायाममा चाहिँ